म बगैँचामा फुलेका फलेका फलहरू फुलहरू चाहिँ भयो अब बिहानै हामीले भगवान्लाई पूजा गर्दाखेरि चढाउँछौँ हरेक तरिकाको फुलहरू लगाउँछौँ सेतो रातो पहेलो त्यो सबै भगवान्जीलाई नै चढाउनु अर्पण गर्नुलाई चढाइन्छ अन्त फलहरू चाहिँ हामी बारीमा लगाएको फलहरू टिप्छौँ पहिलापल्ट फलेको फल चाहिँ हामीले भगवान्लाई नै अर्पण गर्छौँ त्यसपछि नेक्स्टमा फलेको फल चाहिँ हामीले आफू खान्छौँ अनि आफ्नो साथीभाइ भयो या आफूभन्दा ठुलो भयो उनीहरूलाई बाँड्छौँ हामीलाई एकदुस्रामा बाँड्दाखेरि चाहिँ मनमा खुसी लाग्छ मैले मेरो बारीमा फलाएको फल र फुल दिँदाखेरि हामीलाई पनि मनमा एक प्रकारको भावना हुन्छ कि यो बाँडेर खाउँ अनि मनमा खुसी लाग्छ उनीहरूले पनि ए तपाईँको बारीमा फलेको फलफुल कति राम्रो भनेर उनीहरू पनि खुसी हुनुहुन्छ